ए यो फिटनेस एस हो ए हजुर म म पनि जिम जोइन गरौँ भन्दैथेँ कि अन्त म चाहिँ अलिक मोटाएको छु कि फेरि थाइरोइडहरू पनि छ हो त्यही भएर अलिक के उयो लस वेट लस गरौँ भनेर नि लुज गरौँ भनेर नि हजुर लिँदैछु मेरो अहिले एट्टी छ होइन होइन फर्स्ट फर्स्ट टाइम हो यो फर्स्ट टाइम हजुर हजुर थाइरोइड भएको अब मेरो उएस छ महिना जस्तो भयो अरू त केही छैन त्यही थाइराइडले गर्दा चाहिँ निकै वेट गेन भएको थियो कि त्यही उयो गरौँ भनेर नि अन्तखेरि त्यो जोइन गर्नुको लागि क कहिले आउनुपर्ने हो त्यसको अब मेम्बरसिप लिनु हो भने क के गर्नुपर्ने भनेर नि हजुर त्यसको फिजहरू कति छ हजुर हजुर ए ए हजुर ए हजुर हजुर हजुर हजुर पर्सनल ट्रेनिङ पनि गरुम् इच्छा लागिरहेको थियो ए

हजुर ए हजुर हजुर मैले त्यो पर्सनल ट्रेनिङ चाहिँ मलाई मात्रै दिन्छ नि टाइम मेरो उयो ए हजुर हजुर हजुर हजुर ए हजुर ए हजुर ए ए हजुर ए हुन्छ एकपल्ट बिहान आउँछु कि त्यहाँदेखि बुझ्छु नि ल हुन्छ थ्याङ्क यू हुन्छ हुन्छ हजुर हजुर थाहा भयो हुन्छ थ्याङ्क यू हुन्छ